मैले चाहिँ यो छुरी चाहिँ है अनलाइन मगाएको थिएँ मलाई चाहिँ एकदमै यो प्रडक्ट चाहिँ राम्रो लाग्यो मन पर्यो किनभने अब धेरै राम्रो रहेछ सबै कुरो काटिँदाखेरि प्याज लसुन अदुवा सब्जी आलु इस्कुसहरू काट्दाखेरि चाहिँ एकदमै सजिलो प्रकारले काटिने चट्चट काटिने एकदमै लाग्ने छुरी रहेछ है त्यसै कारण मलाई चाहिँ एकदमै यो प्रडक्ट चाहिँ मन पर्यो यो छुरी चाहिँ धेरै किचनमा चलाउनुको निम्ति चाहिँ मैले अनलाइन मगाएको थिएँ एकदमै राम्रो रहेछ मलाई चाहिँ एकदमै मन पर्यो है मन पर्यो धेरै कामहरू गर्दा पनि सुविधा हुँदो रहेछ अब सजिलैसँग काटिने है यो छुरी त्यसैले अब कामहरू गर्दा पनि छिट्टो हुने काट्नु जे पनि काट्दाखेरि चाहिँ है प्याज भयो आलु इस्कुस सबै सब्जीहरू काट्दाखेरि चाहिँ एकदमै सजिलैसँग काटिने एकदमै लाग्ने रहेछ एकदमै मलाई चाहिँ मन पर्यो सबै कुरो अब छिटो छिटो काटिने रहेछ है र चाहिँ मलाई मन पर्यो र मलाई चाहिँ एकदमै यो छुरी चाहिँ मन परेको कारणले चाहिँ मैले है किचनमा चाहिँ अरूभन्दा बेसी चाहिँ यही छुरी है चलाउने गर्छु र अहिलेसम्म चलाइ पनि राखेको छु र एकदमै मन पर्यो मलाई चाहिँ यो प्रडक्ट